हाम्रो गाउँमा चाहिँ है कोभिड भएन किनभने बाहिरको मान्छेहरू कामबाट आउँदाखेरि चाहिँ पन्ध्र दिन क्वारेन्टाइनमा राखेको कारणले गर्दाखेरि चाहिँ हाम्रो गाउँमा चाहिँ कसैलाई पनि कोभिड भएन